हेलो भाइ कहाँ छ हौ ए हजुर भाइ त अब निकै पढ्नु भएको छ है मेरो नाता नातिनी पनि अब सेभेन एट पुगिसक्यो पढेर है अब यो गाउँको स्कुल नपढ्ने अरे अब पाखै स्कुल पढ्छु भन्दैछ कालिम्पोङ जिल्लामा कस्तो छ हौ पढाई चाहिँ

हजुर

हजुर

हजुर

हुन्छ हुन्छ हुन्छ

हजुर हुन्छ हुन्छ हुन्छ